बाइक चाहिँ अब मलाई अब त्यति चलाउन आउँदैन म चलाएको छुइनँ है र बाइकमा चाहिँ टा टाढो कता कता घुम्नुहरू चाहिँ गएको छुइनँ